मलाई विशेष गरेर म विभिन्न पुस्तकहरू पढ्ने गर्छु र मैले पुस्तकहरू पढ्ने क्रममा चाहिँ विशेष गरेर नेपाली हिन्दी र केही सिम्पल इङ्ग्लिसका किताबहरू पढ्ने गर्छु र मलाई विशेष मेरो अध्ययनको क्षेत्र भनेको नेपाली किताबहरूको पठन पाठन नै म गर्छु र विभिन्न पुस्तकहरू बजारमा आइरहेको हुन्छन् र विभिन्न लेखकहरूको पुस्तकहरू बजारमा यति बेला आइरहेको हुन्छन् अहिले सहज तरिकाले किताबहरू हामीले पाउँछौँ र विशेष गरेर विभिन्न विधाका किताबहरू बजारमा आइरहेको हुन्छन् र मेरो मनपर्ने विधा चाहिँ आख्यान र गैर आख्यान पनि रहेको छ र कोही कोही बेला कोही कोही बेला चाहिँ कविता विधा पनि मनपर्ने गर्छ र पढ्छु र तर अधिकांश किताबहरू अथवा मेरो रुचिको क्षेत्र भनेको चाहिँ आख्यान र गैर आख्यान पर्दछ र मलाई मनपर्ने पुस्तकमा चाहिँ बिजय कुमारको खुसी त्यसै गरेर तपाईँको दौलत बिक्रम बिष्टको किताबहरू र विशेष गरेर मनपर्ने पुस्तकहरूमा चाहिँ नबिन प्यासिका छ काले भन्नेहरू अनि मोहन राज शर्माको बैकुण्ठ एक्सप्रेस जस्ता किताबहरू मेरो मन पर्ने किताबहरू रहेको छ र चलचित्रमा वा टिभी सोहरूमा चाहिँ अब विशेष गरेर ब टिभी सोहरू त्यति हेरिँदैन र चलचित्र क हेरिने गरिन्छ र चलचित्रमा भर्खरै नेपाली चलचित्र पनि हेरिएको थियो जारी भन्ने र त्यसपछाडि टिभी सोमा चाहिँ विशेष गरेर सारेगामपा हेर्ने गरिन्छ विशेष गरेर अब यी यस्ता कुराहरू नै चलचित्र विशेष गरेर चलचित्र र टिभी सोमा यिनै सोहरू हेर्ने गर्दछु